लोकप्रिय सामुदायिक कार्यक्रम भन्दा चाहिँ हाम्रो चाहिँ यहाँ जुनमा चाहिँ रथमेला भन्ने चाहिँ एउटा मेला लाग्छ है त्यसमा चाहिँ रथहरूको मेला हुन्छ है एकदमै अब खेल्नेहरू हुन्छ हो त्यहाँ चाहिँ खेल्नेहरूमा जिकज्याक डिस्को अनि एकदम त्यो के भन्छ त्यो लक्की ड्र प्याकहरू हुन्छ है त्यस त्यस्तोहरू हुन्छ डान्सहरू हुन्छ अन्त त्यस्तोहरू के के हुन्छ अन्त त्यो छोडेर अरू खानाहरू पनि विभिन्न प्रकारको लागिरहेको हुन्छ है स्टलहरू अन्त लुगाहरू पाइन्छन् त्यहाँनिर अन्त किचनको सामानहरूदेखि लिएर थुप्रै विभिन्न प्रकारका सामानहरू पाइन्छ है त्यहाँनिर चाहिँ अलिकति अब बजारको भन्दा चाहिँ अलिक सस्तो रेटमा पाइन्छ है त्यहाँ गएर चाहिँ अन्त हामीहरू चाहिँ त्यहाँ गएर फ्यामिलीहरूसँग गएर एकदमै मनोरञ्जन गर्छौँ है एकदमै रमाइलो हुन्छ